टेक्नोलोजीले चाहिँ हाम्रो गाउँलाई निकै विकास गरेको छ जस्तै पहिला हाम्रो गाउँमा रोडहरूको लाइटहरूको केही व्यवस्था थिएन तर जब अलिक टाइम बित्दै गयो तब चाहिँ अलिक नयाँ नयाँ टेक्नोलोजीहरू बनिँदै गयो त्यहाँबाट चै हाम्रो गाउँहरू पनि डेभलप्ड हुँदै गयो जस्तै अब गाउँतिर घर घरमै रोडहरू आएको छ लाइटहरू हरेक घरमा आक् आएको छ अरू

पहिला पहिला हाम्रो बाजे बोजुहरू रोड नहुँदाखेरि हिँडेर बजार जान्थ्यो हिँडेर बजार गएर खोला तरेर बजार गएर अनि त सौदाहरू गर्थ्यो तर अहिले घर घरमै रोड भएकोले गाडीहरू आउँछ घर घरसम्मै त्यही भएर सुविस्ता भएको छ हैन हाम्रो गाउँमा अनि त अरू भन्नुपर्दा एउटा चाहिँ हो फोन फोन जस फोन चाहिँ अब यस्तो कुरा हो कि जस्तै हामीले त्यो फोनमा सबै कुरो हेरेर थाहा पाउन सक्छौँ है आफ्नो टाढो मान्छेहरूसँग बोल्नु सक्छौँ भिडियो कलमा ह्वाट्सएप मेसेन्जरमा अनलाइन आफ्नो आफूसँग टाढो भएको मान्छेहरूसँग बोल्न सक्छौँ सम्पर्क राख्न सक्छौँ अनि त अनि त अनलाइन पेमेन्टहरू है जस्तै जिपे भयो फोनपे भयो यो सबै कुराहरूले निकै सुविस्ता बनाएको छ हाम्रो लाइफलाई अनि त पहिला पहिला हामी सपिङ गर्नु जाँदाखेरि हाम्रो आमाहरू सपिङ गर्नु जाँदाखेरि पैसाहरू थाक थाक बोकेर जानुपर्थ्यो हराउँछ भन्ने डर हुन्थ्यो तर अहिले अनलाइन पेमेन्टले गर्दा सुविस्ता भएको छ जस्तै हामी ब्याङ्कमै राखेर ब्याङ्कमै सेफ पैसा राखेर हैन सपिङ गर्दाखेरि अनलाइन पेमेन्टहरू गर्न सक्छौँ र अहिले त अब अनलाइन अनलाइनको जमाना छ है अनलाइन सपिङहरू घर घरमै आउँछ लुगाफाटा घर घरमै हामी हेरेर मँगाउन सक्छौँ आफूले भनेको जे पनि र स्टुडेन्टहरूको लागि पनि एकदमै बेसी सुविस्ता भएको छ है यो अ यो फोनले इन्टरनेटले गर्दाखेरि फोनको जसमा कि फोनको इन्टरनेटमा हामीले जे सर्च गरेर हेर्दा पनि हुन्छ सबै कुरा आइहाल्छ एकदमै सुविस्ता भइसकेको छ अनलाइन क्लासेसहरू हामी गर्नु सक्छौँ फोनबाट है अनि त जस्तै अहिले हरेक घरमा टिभी छ वासिङ मेसिन मिक्सर ग्राइन्डर हैन राइस कुकरहरू यो सबै कुरोले गर्दाखेरि पनि ग्यास यो सबै कुरोहरूले गर्दाखेरि पनि अब मान्छेलाई एकदमै सुविस्ता बनाएको छ पहिला पहिला हाम्रो बाजेबोजुहरले चुलामा खाना पकाएर खानुपर्थ्यो र अहिले त्यस्तो चाहिँ गर्नु पर्दैन अहिले हामीहरू ग्यासमा खानाहरू पकाएर खान सक्छौँ र यो टेक्नोलोजीले गर्दा चाहिँ हाम्रो गाउँ समाजमा धेरै धेरैभन्दा पनि धेरै डेभलप्ड भएको मैले देख्दैछु